हेलो यो ऊ योमा पऱ्यो उबरमा कल गरेको थिएँ मैले कहाँनिर पऱ्यो ए हजुर म चाहिँ अहिले चाहिँ सोनादामा छु सोनादाबाट चाहिँ मैले ऊ यो एउटा पनि गाडी होइन आज पूरा कम्ती रहेछ अन्तखेरि गाडी एउटा बुक गरौँ भनेर चाहिँ तपाईँहरूलाई सवारी साधनहरूको बारेमा सोध्नुलाई चाहिँ यो कल गरेको थिएँ म अहिले चाहिँ सोनादामा छु अहिले म चाहिँ सिलिगुडी जाऊँ भनेर सोच्दैछु अन्तखेरि आज गाडी नै छैन अन्त एउटा ट्याक्सी नै बुक गरेर जानु पऱ्यो भनेर सोद्धैछु त्यस पछि म सोनादाबाट यहाँनेर यता सिन्डिकेटको गाडी पनि छैन रहेछ आज अरू बेला त सिन्डिकेट हुन्थ्यो अन्तखेरि अब तपाईँहरूको ट्याक्सी चाहिँ म सिङ्गल छु प्यासेन्जर तपाईँहरूको भाडाहरू भनिदिनु भए राम्रो हुन्थ्यो भाडा मिलाएर किनभने म सिङ्गल प्यासेन्जर छु त्यस पछि चाहिँ ऊ यो पनि सोध्नु थियो यहाँनिर म सिलिगुडी गए पछि चाहिँ दार्जीलिङ मोडबाट चाहिँ उता शिव मन्दिर जाने काम थियो सिलिगुडीमा पनि मेरो शिव मन्दिर तक जाने चाहिँ अटोहरू केहीहरू उपलब्ध हुन्छ कि हुँदैन नभने चाहिँ तपाईँहरूकै एजेन्सीबाटै मैले गरौँ भन्दै थिएँ सिधै यहाँबाट उत्रे पछि चाहिँ तपाईँहरूले त्यहीँ तक मलाई पुऱ्याइदिनु हुन्छ कि दार्जीलिङ मोडबाट म जानु पर्ने हो कि त्यस पछि मेरो मार्केट जाने काम पनि छ बादमा त्यो मार्केट जाँदाखेरि म पहिला सोनादाबाट सिन्डिकेटको गाडी नपाएको हुनाले चाहिँ तपाईँहरूको ट्याक्सी बुक गरेर म दार्जीलिङ मोड तक जाने त्यस पछि चाहिँ तपाईँहरूले पुऱ्याइदिनु हुन्छ कि तपाईँहरूको सर्विस कस्तो छ नभने शिव मन्दिर तक सिधै जाने त्यस पछि चाहिँ म शिव मन्दिरमा मेरो फाइभ मिनट्सको काम छ बिडिओ अफिसमा त्यस पछि चाहिँ म मार्केट जाने काम थियो अरू त कुनै पनि तपाईँहरूको यहाँनिर रहेछ भने नजिकैमा छिटो भन्दा छिटो मलाई सम्पर्क गरिदिनोस् होला